हेलो हजुर हो त हजुर आएको छ तपाईँलाई कस्तो खाले लुगा चाहिएको हो ए हजुर आएको छ त अनि त्यहाँ प्राइज सबै हेरेर अब सामानको अनुसार हुन्छ प्राइज सामान हेरेर हुन्छ दाम अनि घरमा तपाईँको कसैलाई लुगाहरू चाहिँदैन तपाईँको आमा बाबा तपाईँको फ्यामिलीहरूमा एउटा टी सर्टको दाम अब मिनिमम् फोर हन्ड्रेडदेखिको फाइभ हन्ड्रेड पर्छ प्यान्टको एट हन्ड्रेड नाइन हन्ड्रेड पर्छ म्याक्सिमम् सुजको नाइन हन्ड्रेड वान थाउजन्ड पक्रिनु होस् न हजुर तपाईँ आउनु होस् अनि डिस्काउन्ट गरिदिन्छु त्यतिखेरै अनि तपाईँको आमा बाबालाई कस्तो खाले लुगा चाहिन्छ ए त्यसको साइज तपाईँ आउनु होस् अनि म मिलाएर दिइहाल्छु हुन्छ आउनु होस् न त मेरो कालचिनीपट्टि छ कालचिनी कालचिनीमा छ म एकजेक्ट लोकेसन त दिन सक्दिनँ आउनु न आउनु होस् न